हेलो भाइ म बाहिर यता के अरे कलकत्तातिरबाट घुम्न आएको यता दार्जिलिङ सन्तकपुर जाउँ भनेको कसरी जान्छ हो ट्रेकिङ गरेर जाउँ भनेको

हजुर हजुर हजुर ए

ए हजुर हजुर हजुर ए ए हजुर हजुर ए अझै ओह्रालो पनि अब के के छ त्यता सबै हेर्ने घुम्ने ए अनि के अरे बाइचान्स ट्रेकिङ गर्नु सकिएन भने चाहिँ गाडीहरूको व्यवस्थाहरू पनि छ ए ए अनि वहाँ पुगेसकी वहाँ पुगेपछि चाहिँ त्यस्तो रेस्टुरेन्टहरू खाने बस्नेहरूको व्यवस्थाहरू छ त्यता ए ए हजुर हजुर ए खानाहरू चाहिँ के कस्तो पाउँछ हो त्यहाँ ए ए ए हजुर हजुर ए जाडो त जाडो नै होला है अहिले चाहिँ ए साथीभाइ त साथीभाइकोमा जाने ए हजुर हजुर हजुर हजुर ए सोधौँ भनेर नि के हो कसो हो अब हामी कहिल्यै आएको छैनौँ हो नयाँ कता हो ए हजुर हजुर ल ल भाइको नम्बरहरू राखिराख्छु म यसो हामीलाई आपद पऱ्यो भने फोन गरेर सोध्छु नि त हुन्छ भाइ हुन्छ हुन् हुन्छ हु हुन्छ त बाई